हेलो प्रभा तैँले अस्ति मलाई त्यो मेरो हाम्रोमा यहाँ मिस् इस्ट इन्डियाको लागि त्यो साडी हेरिदिन्छु भनेको थिस् हेरिदिइस् कि हेरिदिइनस् हौ मैले हेर् न म नभनी तँलाई मगाएँ कि मैले त्यो साडी यत्ति मैले मलाई कलर मलाई उयो कस्तो फुलबुट्टे साडी भनेर मात्रै मगाएको थिएँ कि कस्तो वर्स्ट वर्स आएछ यस्तो राम्रो छैन मटेरियल पनि राम्रो छैन हेर् न फुल पनि अब मैले हेर्दा चाहिँ अब त्यहाँनिर उएसमा हेर्दा चाहिँ एपमा हेर्दा चाहिँ दामी थियो हो फुल उ फुल पनि दामी दामी छप छप छप छप दामी थ्यो फुल त छप छप चाहिँ छ कि तर नि जुन खाले मैले छु मन हेरेको थिएँ त्यहाँनिर जुन चाहिँ अब त्यहाँनिर एपमा देखेको थिएँ नि त्यो खाले नै छैन हौ अनि यसो हेर्दै त्यो त नि सस्तो दामको अब राम्रै बाह्र सय प बाह्र सय तेह्र सय पऱ्यो होइन त्यसको अन्त यो त तिन चार सयको मात्रै जस्तो आएको छ हौ मलाई मनै परेन हौ हुन त टाइम छ अहिले मैले यसलाई रिटर्न गर्दा कि अनि मलाई त मलाई उल्टा फेरि त्यहाँनिर के लेखेको छ हेर् न त्यो उयेसमा प्याकेटमा के लेखिरहेको छ तपाईँहरूले रेटिङ्स दिनुहोस् यो रिभ्यू गर्नुहोस् तपाईँहरूले कस्तो मनपऱ्यो कि परेन समानहरू त्यो अब म त डिस्लाइक गरेर पठाइदिन्छु नि सधैँ त मैले लाइक गरेर दिन्थेँ कि जहिल्यै पनि एपमा हुँदैन योपालि त डिस्लाइक गरिदिन्छु अब किनभने त्यत्रो त्यत्रो प्रोडक्टहरू मगाउँछौँ तर योपालिको साडी त खोइ के आयो आयो हौ फुलबुट्टे साडी भनेर मन परेर मगाएको त्यो प्रोग्रामको लागि इभेन्टको लागि भनेर फुलबुट्टे साडी त के आएछ आएछ हो बरू यहाँनिरै बजारतिरै यहाँनिरै हेरेको भँ हुने थिएछ नि अब मैले पनि सोँचे सामानहरू अनलाइन पनि किन अब समय पनि हुँदैन कोही बेला बजारतिर गएर यस्तो सामानहरू हेरेर खोजेर गरिरहने र अब मोबाइल यसो दिनभरि चलाउँदा ओर्दा हेरेको नि हो मज्जै लागेन नि हौ यस्तो मर दु ख लाग्यो कस्तो मन परेर मगाइरहेको थिएँ कहिले वेट गरिरहेको थिएँ कहिले लाउनुपऱ्यो कस्तो दामी देख्छ होला साडी भनेको त नि फुलबुट्टे साडीको खोइ फुलबुटा त आएको छ कि तर चिप क्वलिटी हौ जस्तो पैसा हालेको अनुसारको त्यो प्रोडक्टै छैन कि त्यसले गर्दा रिटर्न गरिदिन्छु अन्त डिस्लाइक गरेर पठाइदिनुपऱ्यो म त होस् है